र मैले त हिजो अस्ति है यो मेसोबाट चाहिँ एउटा ग्लास मगाएको थिएँ यस्तो घिनलाग्दो आयो कि अब मैले कस्तो सोचेर कोस्तो पाराले मगाएको थिएँ होइन अब मेले चाहिँ राम्रै आउँछ होला अन्लाइन सामान भनेर चाहिँ मगाएको थिएँ एउटा सन ग्लास मगाएको थिएँ मैले चाहिँ त्यो फोटोमा चाहिँ एकदमै राम्रो देखाएको थियो तर यस्तो घटिया आयो अब यस्तो घटिया आयो त्यो मैले चाहिँ जस्तो अनबक्सिङ गरेँ त्यस्तै मलाई मन परेन त्यो चाहिँ है जस्तो फोटोमा देखाएको थियो त्यस्तै आउँछ होला भनेर सोचेको थिएँ पैसा पनि बेसी पऱ्यो होइन मैले त्यो पैसा तिरेँ पनि तर मलाई चाहिँ सेटिसै लागेन त्यो चाहिँ एकदमै त्यो डुप्लिकेट सामान आएको छ है मलाई चाहिँ यो मेसो भन्ने चाहिँ मलाई पट्टै मन परेन यो अनलाइन सामानमा चाहिँ है त्यति नै हो